तपाईँ टुरिस्ट गाइड बोल्नु भएको हो ए कति भयो तपाईँ चाहिँ लागेको लाग्नु भएको ए हामी पनि घु त्यहाँ घुम्नु आउनु भनेको थियौँ कि एकदमै राम्रो राम्रो कुराहरू सुनेको थिएँ दार्जिलिङको बारेमा त्यही कारण घुम्नु आउनु भनेको थियो त्यहाँ टोय ट्रेन चढ्नु पाइन्छ है हामी कलकत्ताबाट आउनु भनेको हजुर अनि त्यहाँबाट मङमायापट्टिबाट घुमेर आउनु भनेको है हजुर हजुर अन्त त्यहाँबाट दार्जिलिङ पुग्नु चाहिँ कति जस्तो लाग्छ हजुर अनि मङमायामा होमस्टे होटलहरू पाइन्छ कि पाइँदैन बस्नुको लागि हजुर बस्ती एरिया है हजुर अनि अहिले के पाइन्छ यो सिजनमा चाहिँ त्यहाँ हजुर हजुर हजुर अनि फलफुलहरू हजुर अनि स्वीमिङ पुलहरू त्यहाँ पाइन्छ कि पाइँदैन हजुर हो त

हजुर हजुर हामी दस तारिक आउनु भनेको हामी पाँचजना जति छौँ तपाईँलाई म आउने बेलामा सम् सम्पर्क गर्छु नि हजुर यो तपाईँकै नम्बर होला नि है हुन्छ हुन्छ म यही नम्बरमा कल गर्छु नि